इन्टरनेटले चाहिँ ब्याङ्कको लेनदेनमा चाहिँ धेरै नै परिवर्तन गरेको छ र कसरी परिवर्तन गरेको छ भन्दाखेरि चाहिँ अहिले हामी ब्याङ्कमा लाइन लागिरहनु पर्दैन अहिले यहीँबाट नै हामी घरमा बसी बसी नै हामी झट्टै कसैलाई पैसा दिनुपऱ्यो कहीँ दुःख पऱ्यो भने पनि त्यो हामीले घर बसी बसी नै हामीले त्यो पैसालाई उनीहरूलाई दिनसक्छौँ है त्यो एउटा भयो है साथ साथै अब यो इन्टरनेट ब्याङ्कले चाहिँ के भएको छ भन्यो भने करप्सनहरू पनि धेरै हटेर गएको छ यो चाहिँ यो पनि एउटा टुल हो किनभने हाम्रो देशमा सबैभन्दा ठुलो करप्सन हाम्रै देशमा थियो र अहिले धेरै नै त्यो करप्सनहरूदेखि पनि हामी बाँच्दैछौँ अनि अहिले म चाहिँ धेरै नै अब उयो गर्छु भरोसा गर्छु यो इन्टरनेट ब्याङ्क इन्टरनेट ब्याङ्कमा किनभने अहिले चाहिँ म प्रायःजस्तो ब्याङ्क जाने काम गर्दिनँ म घरैबाट नै जति जति मलाई पैसा चाहिएको छ भने म घरैमा बसेर ब्याङ्कमा डिपोजिटहरू गर्नेओर्ने कामहरू सबै म घरबाट नै गरिहाल्छु र मलाई धेरै भरोसा पनि छ